समीर दादा हिजो मैले अम्बियोक जानको लागि तपाईँलाई गाडी भनेको थिएँ हो मलाई यहाँ बरगाछमा लिनु आउनुहोस् भनेर भनेको थिएँ कि तर आज म बरगाछमा हुँदिनँ भानु मैदान अगाडि हुन्छु त्यहाँ आउनुहोस् न ल मलाई लिएर जानुपर्छ तपाईँले